हेलो हजुर भन्नुहोस् कहाँदेखि बोल्नुभएको होला कहाँबाट आउनुभएको होला कलकत्ताबाट आउनुभएको तपाईँको यहाँ टुरिस्ट स्पटहरू त धेरै छ कुन चाहिँ जग्गा जानुहुन्छ डेलो भयो दुर्पिन भयो हो

छ अरूहरू पनि हजुर हजुर मन्दिरहरू छ त्यसपछि तपाईँको मङ्गलधाम भयो हो अनि पर आठ माइलमा काली मन्दिर भयो अन्त बर्मेक शिवालय धाम छ अहिले साउन महिना चल्दैछ एकदम चल्ती छ अहिले हो जानुलाई पनि राम्रो त्यहाँनिर तपाईँलाई तपाईँलाई ट्याक्सीहरू चाहियो भने पनि सबै मै म्यानेज गरिदिन्छु हो

सबै कुरोको सुविस्ताहरू छ कति कति दिनको लागि आउनुभएको कति दिनको लागि आउनुभएको फ्यामिली नै हुनुहुन्छ कि एक्लै आउनुभएको फ्यामिली पनि लिएर आउनुभएको हजुर होमस्टेहरू छ आफ्नै होमस्टे पनि छ अनि होमस्टे भन्ने छ हो एकदम तपाईँलाई त्यहाँनिर सबै कुरोको फ्यासिलिटी छ फ्यामिलीको लागि जानु एकदम राम्रो छ हुन त तपाईँको बस्नु खानु इत्यादि गरेर प्याकेजमा छ प्याकेजमा हो भनेदेखि यसको पर्छ होला दिनको पन्ध्र सौ दुई हजार हजुर दिनको हुन्छ